मलाई चाहिँ है कामभन्दा बाहिर चाहिँ अब यसो रुचि भन्दा एक दुईवटा छ अब ट्रेकिङहरू भयो हाइकिङ है घुम्नु ओर्नु नयाँ जग्गा एक्सफ्लोर गर्नु जान्नु सिक्नु नयाँ जग्गामा गएर त्यहाँको मानिसहरूको मान्छेहरूको कस्तो खालको वातावरन खानापिना कस्तो छ के छ लुगाफाटा ट्रेडिसनल सिक्ने होइन उनीहरूको हिस्ट्री कस्तो छ कहाँदेखि अरिजिन भएको कुन भगवान्लाई मान्छ अथवा उनले कस्तो कस्तो अब हर हतियार अब के भन्नु हतियारहरू चलाउँछ है त्यस्तो जान्ने अब सिक्ने जानकारी लिने मलाई यस्तोमा रुचि छ र त्यो बाहेक अब एक्टिभिटिज बाहिरको खेलकुद अब गयो फिजिकल्ली फिट बस्नु है रनिङ भयो फुटबल खेल्नु भयो जति पनि गेम्सहरू भयो त्योहरूमा चाहिँ मलाई रुचि छ